नमस्ते दादा म तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु किनभने हिजो मैले जुन सामान जुन बेडसिट मैले लिएको थिएँ च्यादर त्यो चाहिँ एकदमै राम्रो रहेछ एकदमै न्यानो रहेछ अनि एकदम बेडमा बस्ने एकदम के भन्छ सुत्नु पनि कस्तो मज्जा आउने त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद अनि परिवारहरू साथीभाइहरू सबैजनाले तपाईँहरूको प्रोडक्टलाई मनपराएको छ तपाईँको सामानलाई बेडसिटलाई मनपराएको छ त्यसको त्यसैले गर्दाखेरि तपाईँलाई धेरै धेरै धन्यवाद अनि अझै पनि यस्तो सामानहरू छ भने म फेरि पनि आएर म त्यो सामानलाई लिन चाहन्छु अनि धेरै तपाईँको त्यो तपाईँको त्यो स्टोरको धेरै चर्चाहरू भइरहेको छ अनि सबै साथीभाइहरूले पनि त्यो कुराहरू लिनका लागि रेडी भइरहेको छ सो थ्याङ्क यू सो मच तपाईँहरूलाई एकदम असल प्रोडक्टहरू बेच्नुभएको लागि